जुन अहिले गाउँमा पञ्चायत चुनाउबारे एकदमै ठुलो प्रहर चलिरहेको छ होइन त्यस विषय तपाईँको धारणा के छ हामीसँग साझा गरिदिनु होस् न सर्वप्रथम प्रथम त हाम्रो पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला दार्जिलिङ अनि कालिम्पोङ जिल्लामा पञ्चायत चुनाउ नभएको पुरापुरी तेइस साल भइसकेको छ र अहिले वर्तमानमा पञ्चायत चुनाउ हुनेवाला छ जो चाहिँ आठ जुलाईमा सम्पन्न हुनेवाला छ योभन्दा पहिला जिटिएको शासन जिटिए टुको शासनदेखि नै यो पञ्चायत चुनाउको लागि अति नै शासकहरूले जोड गर्दैआएको थियो त्यस समयमा हुनसकेको थिएन जति बेला

यस कालिम्पोङको विधायकहरू हर्कबहादुर छेत्री त्यसपछि सरिता राई अनि वर्तमान रुदेन सादा लेप्चा जसको जोडतोड कोसिसद्वारा यो पञ्चायत व्यावस्थाको भोट अहिले गराउने चाँजो मिलाइएको छ यसमा हर गाउँमा विभिन्न पार्टीगत व्यक्तिहरू आफ्ना आफ्ना उम्मेद्वार चुनिएर बसेका छन् उठेर प्रचुर मात्रामा भोट प्रचार गरिरहेछ आफ्नो आफ्नो प्रोगामहरू राखेर जुनै पनि पार्टी होस् जुनै पनि या त निर्दलीय उम्मेद्वार होस् उनीहरूको भिजनलाई हेर्नुपर्ने हाम्रो कर्तव्य बन्छ जुन व्यक्ति सफल हुन्छ उसैलाई हामीले निर्देशन गर्ने कोसिस गर्नुपर्छ लोभमा पैसामा बिक्ने खालको आफ्नो लागि मात्र भलो गर्ने खालको उम्मेद्वारहरूलाई हामीले चुन्न हुँदैन आफ्नो व्यक्तिगत विचारले आफ्नो बहुमूल्य भोट आफ्नो अधिकारलाई ठिक इस जग्गामा अर्थात् सही व्यक्तिलाई भोट गर्यो भनेदेखि हामीले आफ्नो गाउँ समाजको उँत उन्नति गर्न स सफल हुनसक्छ यसै कारण सबैलाई आफ्नो व्यक्तिगत व्यक्तिगत उन्नति नगरेर सम्पूर्ण गाउँवासीको उन्नति गर्ने व्यक्तिलाई चुनेर निर्वाचित गराउने कोसिस गर्नुपर्छ यो मेरो भनाइ छ